ए तपाईँ त्यो सिके चौकको माथि जाने त्यो सिँढीको कुर्ती दोकानको दाजु बोल्नुभएको होइन दाजु तपाईँले त कस्तो रड्डी गर्नुभयो नि मलाई त राम्रो छ बहिनी राम्रो छ तिमीलाई पुरा सुहाउँछ कस्तो ठिक्कै भयो तिमीलाई कस्तो राम्रो देखेको भन्दै तपाईँले त्यो बेकारको कुर्ती मलाई भिराउनु भएछ नि अघि है कस्तो रिसउठ्दो रहेछ हौ तपाईँ त मैले रूममा ल्याएर राम्रोसँग हेरेँ त उज्यालोमा हेरेँ पुरा पल्टाई पल्टाई भित्री बाहिरी हेरेँ पुरा कुच्चिने खालको रहेछ लुगा त यो त एकपल्ट धोयो भने लुगा त स्वात्तै कलर पनि जान्छ कस्तो खाल्को कुर्ती भिराउनु भयो तपाईँले मलाई सस्तो सस्तो दामको होइन हो तपाईँले मलाई सस्तो न सस्तो कुर्ती चाहिँ नि पुरा मलाई भिराउनुभयो ल मलाई भुपार्नु भयो आउदिनँ अबदेखि त तपाईँकोमा पुरा तपाईँले त मान्छेलाई यसरी ठग्नुहुँदो रहेछ है तपाईँले त कस्टमरलाई तपाईँले यस्तो गर्नुभयो भने त पाउनुहुँदैन है तपाईँले फेरि फेरि कस्टमर हो हो हो म त अब सबैजनालाई भन्छु मेरो साथीहरू सबैजनालाई भनिदिन्छु तपाईँकोमा चाहिँ नजानु त्यहाँ चाहिँ नजानु है त्यहाँ चाहिँ जाँदै नजानु त्यो बाटो नै नहिँड्नु भनिदिन्छु म त हन कस्तो खालको तपाईँले त रड्डी गर्नुभयो त हौ हुँदैन हुँदैन हुँदैन म त भोलि फर्काउनु आउँदैछु मलाई त फर्काई दिनुपर्छ है मलाई पैसा नै चाहिन्छ अहँ म त लादिनँ तपाईँकोबाट अरू कुनै लादिनँ मलाई चाहिँदैन केही पनि मलाई पैसा नै फर्काइदिनुहोस् हुन्छ हुन्छ अहिले भोलि म आउँदैछु हुन्छ